हिजो मात्रमै है मैले तपाईँको गाडी रिजर्भ बुक रिजर्भ लगेको थिएँ मालबजार जानको निम्ति अनि फेरि आउँदो पछिल्लो पर्सिपल्ट पर्सिको दिन म फेरि पनि है गोरुबथान जानको निम्ति तपाईँको गाडी है बुक गर्न चाहन्छु